अब विशेष भन्नुपर्ने कुरो चाहिँ के थियो भनेदेखिलाई मेरो अब गुनासो चाहिँ के थियो भन्दाखेरि सुरू गरेँ तर अन्त चाहिँ गर्न पाइनँ मैले त्यही नै कुरा अब पिक्चरमा पनि भन्छ नि पिक्चर सुरू हुन्छ हाफ टाइम हुन्छ अरे हाफ टाइम अब हुन्छ त्यहाँनिर इन्ड पनि हुन्छ तर मेरो चाहिँ सुरू भएको भएकै तर सुरू चाहिँ खत्तम भएको छैन अब मेरो सोचाइमा चाहिँ सुरू यो दस माइल टुनिबोटे एरियामा मेरो त्यस बेलाको घर चाहिँ सानो एउटा माटोको घर थियो अब माटोको घर खरले छाएको थियो त्यो त के अरे साल चाहिँ मलाई याद भएन यहाँनिर मैले एउटा अब सानो समाज खोल्नुपर्यो भन्ने विचार गरेँ अब समाज छैन हुनुपर्छ भनेर मैले मगर समाज खोल्ने इच्छा गरेँ अन्त कुमुदिनी होम्सका भरत भगत सर भगत थापा कुमुदिनी होम्सका टिचर अनि राना सर अब राना सर चाहिँ अब वहाँको कुमुदिनी होम्सको अब प्रिन्सिपल नै भनौँ उहाँसँग सल्लाह गरेँ तर राना सर चाहिँ मेरो घरमा टेकेन अब किनभने खरको घर माटोको घरमा के टेक्न आउँथ्यो होला र ऊ त आएन भरत सर चाहिँ आउनुभयो र यहाँ मगर समाज खोल्ने सुरु सुरुआत भयो अन्त मेरो मगर समाजको कुरो लिएर चाहिँ के विषय चाहिँ के छ मगरको भने मगरको विषयमा चाहिँ आफूले मगर मात्रै नै हुने भन्दाखेरि मगरको चाहिँ अब हामीले बेसी होइन बेसी होइन खालि दुई रुपियाँ महिनाको दुई रुपियाँ पहिला जइन चाहिँ पाँच रुपियाँ त्यो पहिला चाहिँ अब मेम्बरसिप हुनको लागि चाहिँ पाँच रुपियाँ त्यसको बादमा चाहिँ महिनैपिछे दुई रुपियाँ त्यो दुई रुपियाँ पनि वर्षमा एकैचोटि तिर्दा पनि हुन्छ अब चौबिस रुपियाँ त हुन्छ वर्षमा चौबिस रुपियाँ हुन्थ्यो त्यो एकैचोटि तिर्दा पनि हुन्थ्यो त्यो पैसाले चाहिँ के गर्छ भन्दाखेरि हामीले त्यो पैसाले चाहिँ जो दुःखी छ जसको आयस्ता छैन कामदाम छैन उसले अब कुखुरा पालोस् बाख्रा पालोस् सकेछ भने गाई पालोस् यस्तै अब सुँगुर बाख्रा कुखुरा पालेर हुन्छ कि कस्तो प्रकारले सजिलोपना हुन्छ या अब बिजिनेसै गर्ने हो कि सानोतिनो दोकान नै गर्ने हो कि खरिदारी गर्ने हो कि भन्ने त्यसलाई चाहिँ अब पहिलो नम्बरमा चाहिँ अब जो दुःखी छ जसलाई पनि अब उसको कामदाम छैन आयस्ता छैन उसलाई चाहिँ हामीले सहयोग गर्थ्यौँ पहिला नम्बरमा चाहिँ नम्बरमा उसलाई दिने अन्त उसलाई सघाउने पनि अन्त त्यसो गर्दै गर्दै गर्दै त्यो पहिलो पैसा चाहिँ उसलाई दिने अन्त पछि उसले सक्यो भने फिर्ता गर्दा पनि हुन्छ फिर्ता गरेन भने पनि त्यसमा पनि केही छैन उसले अब महिन महि महिनावारी त दिँदै गरेको हुन्छ नि त महिनाको अब दुई रुपियाँ दिए पनि वर्षमा चौबिस रुपियाँ त हुन्छ यही हिसाबले चाहिँ अब यहाँ राखेको थियो त्यसो गर्दा सबैलाई यो कुरो राम्रो लाग्यो अनि मर्दापर्दाखेरि पनि एकदम मरेको जग्गामा चाहिँ जसरी पनि आफ्ना मान्छेहरू मरेको जग्गामा चाहिँ त्यहाँ चाहिँ जसरी पनि पुग्थेँ उस त्यो घरलाई धेरै कुरोले सघाउने धेरै कुराहरूले सघाउने अब मरेर गएर पनि उसको काज किरियाको समयसम्म राम समाजले त धेरै कुरो आफ्नो यथाशक्तिले सघाउने कुरा गर्दाखेरि सबैले मनपराउन थाल्यो अब त्यही हो समाजको पैसाले चाहिँ अब उन्नति गर्नुपर्यो कसैले सुँगुर पाल्ने कोही बाख्रा पाल्ने कुखुरा पाल्ने यस्तै उन्नति गर्नुपर्यो त्यो पालेर फाइदामा ल्याउन पर्यो फाइदा हुँदै गयो उसले अब समाजमा महिनाको दुई सौ दुई रुपियाँ त दिँदैछ त्यो पैसा फर्कायो भने पनि ठिकै छ फर्काएन भने पनि ठिकै छ तर पनि अब महिनामा चाहिँ दुई रुपियाँ चाहिँ दिनैपर्यो यो हुँदाखेरि चाहिँ अरू अरू जातले पनि हामी पनि मगर समाजमा आउन चाहन्छौँ भनेर भने हामीले भन्यौँ हेर यो चाहिँ अब जात छुट्याएको त होइन हामीले किन हामी मगर भन्ने चाहिँ एकदमै लाटो जात भएको कारणले हामी एकदमै पछौटे भएको हुनाले र हामी मगर मगर मिलेर चाहिँ यस्तो गरौँ भन्ने मतो लिएको भन्दाखेरि अरू जातले पनि क्षेत्री राईहरूले पनि होइन हामी अब तिमीहरू यही गाउँमा बसिरहेको छौँ एकै ठाउँ बसिरहेको छौँ यो गाउँमादेखिन हामी टाढो जान सक्दैन मलाई पनि अब त्यही समाजभित्र हालिदेऊ न त म क्षेत्री भए पनि राई भए पनि भनेर भन्थ्यो ल भनेर उसलाई पनि अब एकजना राई एकजना क्षेत्रीलाई पनि हामीले हाल्यौँ है लु न त अब साह्रै भयो हामी मगर समाजमा एकदमै रुचि छौँ भनेर खुसी भयो र गर्दै लाँदा गर्दै लाँदा भरे हाम्रै मगर भाइले महिनाको दुई रुपियाँ पैसा पनि दिनुसकेन महिनाको दुई रुपियाँ है अब सोचिलानुहोस् कस्तो होला वर्षमा दुई चौबिस रुपियाँ हुन्छ त्यो अब महिनाको दुई रुपियाँ पनि दिन छो छोड्यो उनीहरूले त्यसो गर्दाखेरि मैले त्यो पैसा जसले छोड्यो उसलाई अब मैले सोधेँ हेर किन तिमीले दुई रुपियाँ पैसा पनि दिन सकेनौ यो दुई सौ त हैन नि दुई रुपियाँ मात्रै हो दुई सौ त मागेको छैनौँ त्यति सजिलो अब दुई रुपियाँले पनि हामी कमसेकम हामीले हामी बत्तिसजना बत्तिस पैँतिसजनाको मेम्बर थियौँ हामीहरू अब बत्तिसजनाले पनि धेरै हुन्थ्यो र पनि बिस्तारी बिस्तारी धेरै पैसा चाहिँ कलेक्सन हुन्थ्यो त्यो पैसा हामीले चलाउन दिन्थ्यौँ तर महिनामा उसले चाहिँ दुई रुपियाँको हिसाबले चाहिँ वर्षको चौबिस रुपियाँ चाहिँ दिनैपर्छ भन्ने अनि हामीले यहाँबाट पैसा दिएको चाहिँ उसलाई व्यापारको निम्ति दिएको पैसा उसले फ सक्यो भने फर्काओस् सकेन भने नफर्काओस् तर महिनाको दुई रुपियाँ चाहिँ दिनैपर्छ भन्ने भन्ने प्रकारमा राखेका थियौँ तर हाम्रै मगर समाजको भाइले नै पैसा दिनुछोड्यो बरू राईहरूले क्षेत्रीले दिँदैछन् उनीहरूले छोड्यो अन्त पैसै हुँदैन भन्न थाल्यो अब दुई रुपियाँ पैसा महिनामा पनि हुँदैन भन्दाखेरि के गर्नु अब त्यसो भएदेखि लौ अब यो समाज चाहिँ नचल्ने रहेछ भनेर मैले अन्त सबको पैसा फर्काइदिएँ फर्काइदिएँ तिम्रो यति जमा भएको थियो तिमीले यति महिनासम्म दिएको थियौ भनेर उनीहरूको पैसा मैले सब फर्काइदिएँ अन्त भरत सरको पैसा पनि फर्काउँ फर्काइदिएँ सबैको राना सर त आएन नै अन्त यसरी नै खरसाङमा पनि एउटा मगर समाज खोलेको रहेछ उनीहरू त्यहाँ पनि म पुगेँ त्यहाँ त्यहाँ चाहिँ अब उनीहरूको अर्कै मेम्बर भएको रहेछ त्यसले गर्दाखेरि चाहिँ म त्यहाँ अब सा त्यहाँ त अब म पुग्नु पुग्न त पुगेँ तर सोधखोज चाहिँ गरिएन उनीहरू पनि मगर समाज रहेछ भनेर तर यहाँ चाहिँ मेरो त्यो अब यो आफ्नै मगर दाजुभाइले चाहिँ महिनाको दुई रुपियाँ पैसा वर्षको चौबिस रुपियाँ पैसा पनि तिर्न नसक्दाखेरि चाहिँ मैले चाहिँ पैसा सबैको वापस गरिदिएँ नम गरे त्यहाँदेखि मेरो समाज नै उडाइदिएँ यत्ति नै हो अब अरू कुरा त के गर्नु